र अहिलेको आधुनिक युगमा विश्वमा नेपालीहरू विभिन्न देशमा छरेर बसेको छ तरै पनि हामी छरेर बसे पनि हाम्रो नेपाली जातिलाई भाषाको कारणले गर्दाखेरि धेरै चुनौती भोग्नु परिरहेको छ नेपाली भन्ने बित्तिकै हामीलाई हाम्रै भारतवासीको विभिन्न विभिन्न ठाउँहरूबाट हामीलाई नेपालको हो भनेर चिनिने गर्छ नेपालको हो भनेर भन्छ हामीलाई अलिकति हामी त्यसो भन्दाखेरि अलिक हामी दुःखी नै हुन्छौँ किनभने हामी ने भारती नेपाली हौँ नि त र यसले गर्दाखेरि हामी पछाडिँदै गएको छौँ नेपाली भन्ने बित्तिकै हामी नेपालको होइनौँ हामी पनि भारतभरिमा विभिन्न ठाउँहरूमा छरेर बसेका छौँ नेपाली जातिहरू र अन्य जातिहरूले जस्तै हामीले पनि आफ्नो नेपाली भाषामा लेख्नु बात गर्नु सक्नु पर्ने हो पढ्नु सक्नु पर्ने हो जस्तै बङ्गालमा बसेका मानिसहरूले आफ्नो भाषामा बङ्गालीमा लेख्ने बात गर्ने कामहरू गर्छन् भने हामी नेपालीहरू चाहिँ किन त्यसैले हामीलाई यो चुनौती छ कि हामीले पनि नेपाली जातिले पनि यो मान्यता पाउनु पर्छ आधुनिक युगमा विश्वमा यसले गर्दाखेरि हामी नेपाली जातिहरू सचेत भएर हामी यसको नेपाली जाति जातिलाई नेपाली भाषालाई नेपाली भाषालाई अघि बडाउने चर्चाहरू गर्नु एकदमै जरुरी रहेको छ